योग त एक प्रकारको अब व्यायामै हो एक्सर्साइस नै हो तर यसले एक्सर्साइसभन्दा पनि अझै अब यो देश विदेशमा पनि अहिले यो भा हाम्रो भारतदेखि देश विदेशमा पनि यो योग बढेर गएको छ किनभने यो योगदेखि चाहिँ धेरै मान्छेको बिमारहरू जस्तै अब ठुलठुलो बिमार क्यान्सरदेखि लिएर किड्नी पेसेन्ट हरेक बिमारीको दबाई जत्तिकै भएछ यो योग चाहिँ त्यही कारण योग चाहिँ एकदमै राम्रो हो